अस्ति म बजार गएको थिएँ त्यस बेला एउटा पेन्ट राम्रोसँगले हेरेँ अति नै राम्रो लागेर मैले त्यसलाई किनेर ल्याएँ र अहिले पनि लगाइरहेको छु